हेलो सेवारो है साइँला दाइ ए कतातिर हुनुहुन्छ हौ अहिले ए कालिम्पोङतिर यसो त्यो अँ के कसो छ हौ अहिले कालेबुङ जिल्लातिर ए अँ किनामा चाहिँ साह्रै मन पर्छ र नि तपाईँहरूतिर पाइन्छ त्यो कालेबुङतिर ए अलिकति सुकाएर ब्याङ्लोरतिर छोरीलाई पठाइदिउँ भनेर नि ए त्यो चाहिँ भन्नु नि छोरी त मेरो ब्याङ्लोरमा छ त छोरी मेरो छोरी चाहिँ मेरो ब्याङ्लोरमा छ त अँ छोरीले चाहिँ किनामा पठाइदिनु नि हौ बाबा भनेर नि अलिकति किनामा छुर्पी र डल्ले खोर्सानी छुर्पी र डल्ले खोर्सानीहरू पनि पठाइदिनु भनेको छ कि पाउँछ नि त्यसो भए ए फापरको पिठो त अहिले पाउँदैन होला अन सिजन भयो है ए हुन्छ त्यसो भए म आएको बेलामा कल गरेर आउँछु नि कल गरेर निक्लिन्छु नि हुन्छ हुन्छ